लेखन चाहिँ विशेष गरेर मेरो एक सोकको र रुचिको विषय हो र यसलाई करियारका मा करियरको जुन भाग आफ्नो पेसागत समयबाट बाँचेको समयलाई नै म लेखन को समय दिने गर्छु र लेखनलाई अगाडि लाने गर्छु र विशेष गरेर करियरको समय जुन पेसागत समय पछि जुन लेखनको समय बेलुकी विशेष गरेर सामन्यतय मेरो अधिकांश लेखनको समय भनेको नै बेलुकी रातमा हुने गर्दछ र बस्न विशेष गरेर म रातमा आफ्नो कोठामा चेयरमा बसेर लेख्न नै मन पराउँछु र त्यही नै मलाई आरामदायक लाग्छ र विशेष गरेर आफ्नो मेरो घर गाउँमा भएको कारणले गर्दा शान्त र एकदम स्वच्छ परिवेश वातावरणमा पाउँछु र त्यहाँ लेख्नको लागि मलाई उचित माहौल पनि एउटा आरामदायक ठाउँ पनि मिल्दछ